हामी त योगा गर्नु पनि जान्दैनौँ गाईवस्तु पाल्ने मान्छे यता घाँसदाउरा यताउति गर्छौँ खेतीपाती धान रोप्नु धान कोदो रोप्नु बारी खन्नु यस्तै गर्छौँ यस्तो योगाहरू सोगाहरू पनि गर्नुपरेन हामीलाई सबै कुरो त अब बारीझारी घाँसदाउरा आगोपानी गर्दैमा हाम्रो टाइम बितिहाल्छ अब त सकिँदैन पनि योगा गर्नु बुढाबुढी शरीर भयो पनि गर्नु पनि परेन गर्नु पनि सकिँदैन त्यही नै हो के अब